हेर न आर्यन यहाँ मैले अस्ति जुत्ता किनेको थिएँ कि बिहान बिहान कुद्नु जानुको लागि राम्रो रहेस नि यो त के भन्छ सोलहरू पनि नरम रहेस हो कुद्दा पनि एकदम सजिलो हुँदोरहेछ त्यो त्यो दार्जिलिङको त्यहाँनिर त्यो कुनाको त्यो गल्लीको त्यो छ नि हौ त्यो चेपको दोकानबाट किनेको थिएँ कि तिमी पनि किन न किन्छौ भने एउटा राम्रो रहेछ